र योग अभ्यासको कुरो भन्नु पर्दा चाहिँ जो पनि सिकारुहरू फर्स्ट फर्स्टमा पहिलो योग गर्नु जानुहुन्छ तपाईँहरू त्यहाँ गएर नअत्तालिनुहोस् किनभने त्यो पहिला अब योगा गर्दाखेरि किन तपाईँभन्दा धेरै अगाडि अगाडिहरूको पनि हुन्छ उहाँले सजिलोसँग कस्तो कठिनाई योगाहरू पनि हुन्छ धेरैवटा आसनहरू एकदमै कठिनाई प्रकारको हुन्छ तर त्यसमा नअत्तालिनुस् त्यसमा तपाईँले फर्स्टमा पहिला जाँदाखेरि जुन जुन सजिलो छ आफ्नो शरीरलाई मतलब प्रभाव नपार्ने किन एफेक्ट कतिजनाले त्यस्तो हुन्छ कि नसकी नसकी पनि गर्दाखेरि चाहिँ उनीहरूको शरीरलाई अलिक कष्ट हुन्छ र अलिक प्रोब्लम हुनुसक्छ र त्यसकारणले गर्दा सजिलो पनि छ नि त्यसमा अनुलोम विलोम छ कति सजिलो छ अनि अर्को एउटा छ भ्राहमरी छ यो पनि एकदमै सजिलो छ जुन चाहिँ सजिलो छ बटरफ्लाई छ त्यसले एकदमै त्यो पनि सजिलो सजिलो आसनहरू हामीले धेरै नै हुन्छ त्यहाँनिर जुन चाहिँ एउटा यो एउटा आसन छ जसमा चाहिँ तपाईँले यो चाहिँ सूर्य नमस्कार पनि छ त्यो सूर्य नमस्कार चाहिँ यति राम्रो हो जसले चाहिँ हामीले जुन सूर्य नमस्कार गर्छ शरीरको प्रत्येक अङ्गलाई नै भ्याउँछ र मलाई लाग्छ सिकारुहरूको लागि चाहिँ सूर्य नमस्कार पनि एकदमै सजिलो तपाईँले हेर्दै पनि तपाईँले त्यो गर्नुहोस् अनुलोम विलोम भयो यो भस्त्रिका प्रणायाम भन्छ जसमा चाहिँ तपाईँले अन्त अर्को छ एउटा त्यो भस्त्रिकामा चाहिँ के हुन्छ भने तपाईँले सास लिँदै छोढ्दै सास लिँदै छोढ्ने गर्छ अनि अर्को छ एउटा चाहिँ प्राणायाम चाहिँ एकदमै सजिलो छ जुन चाहिँ आफूले खुट्टा तन्काएर एकदम त्यो त्यहाँ गएर योगामा जानु भएछ भने सजिलो सजिलो आसनहरू तपाईँले चारवटा पाँचवटा पाउनु हुन्छ जसमा चाहिँ हातलाई साइड साइडमा लगेर एउटा छ त्यो आसन छ कति धेरैवटा आसनहरू छ तर तपाईँले जुन जुन सजिलो छ यो अनुलोम विलोम गर्नुहोस् अनि अर्को भस्त्रिका प्राणायाम गर्नुहोस् अनि एउटा अर्को छ एउटा त्यो हला आसनहरू त तपाँईलाई साह्रो पर्छ हला आसन गर्नु चाहिँ पर्दैन तर हला आसन न गरेर चाहिँ तपाईँले आदिको खुट्टालाई चाहिँ माथि लगेर झार्दै हौ त्यसरी गर्नुभयो भने चाहिँ त्यो पनि हुन्छ अन्त भ्रामरी भनेँ मैले हो त्यो पनि गर्नुहोस् र सजिलो सजिलो जुन आसन छ त्यो आसनहरू तपाईँले एकदमै सजिलोसँग गर्नु सक्नुहुन्छ आफूलाई शरीरलाई प्रभाव नपार्ने जुन चाहिँ योगाको भनेँ त्यो आसनहरू तपाईँले गर्नु सक्नुहुने छ र बेसी अत्तालिनु हुँदैन किनभने त्यो आसन पहिला सुरुवातमा आफूले उयो गर्नुपर्छ जुन जुन सजिलो छ त्यो आसनहरू गर्नुको लागि गर्नुपर्छ र अरू त अब तपाईँहरूलाई जुन चाहिँ पछि सिक्दै जाँदाखेरि तपाईँलाई आफूलाई अरू पनि सजिलो हुन्छ जुन जुन सजिलो हुन्छ त्यो गरेको चाहिँ राम्रो हुन्छ जुन चाहिँ एउटा छ त्रिकोण आसन छ त्यो आसन पनि गर्नु सक्नुहुनेछ र मलाई लाग्छ तपाईँहरू यो यो योगसँग चाहिँ एकदमै जोडिनुहोस् योगले चाहिँ के हुन्छ भने यसले बाहिर मात्रै होइन यसले इन्टरनल आन्तरिक भित्रको इन्द्रियहरू छ त्यसलाई पनि एकदम पाचन प्रणाली भयो यो हार्टको पेसेन्ट भयो अहिले भनुँ भने धेरै धेरै नै डक्टरकोमा जानु पर्छ र रोगहरूले गर्दा तर म मलाई मेरो अनुभव अनुसारमा चाहिँ एकदमै योगा चाहिँ एकदम झन् साह्रो बेस्ट लाग्यो मलाई सबैभन्दा आफ्नो शरीरलाई स्वस्थको राख्नुको निम्ति चाहिँ योग गर्नुहोस् र सजिलोदेखि नै सुरु गर्नुहोस् तपाईँले साह्रो न गर्नुहोस् एकदमै सजिलो सजिलो छ आसनहरू भयो त्यो त्यो गर्नुभयो भने चाहिँ तपाईँहरू आफ्नो शरीरलाई सुन्दर स्वस्थ र योग्य राख्न सक्नुहुनेछ